हाम्रो गाउँ बस्तीमा त्यस्तो बलियो सिमेन्टेड घर त्यस्तो छत भएको घरहरू छैन जतिपनि घरहरू छ च्यादरको घरहरू भएको सकेसम्म एकतले कति कति ठाउँहरू मात्रै दुईतले भएकोहरू छ त्यसैले हामी जति पनि फुलहरू रोप्छौँ बगैँचाहरू बनाउँछौँ आफ्नो फुलको लागि अथवा बगैँचामै सानो टमाटरहरू धनियाँहरू उमार्छौँ त्यसको लागि चाहिँ हामी घरकै आँगनलाई प्रयोग गर्छौँ घरको आँगनमा आँगनको डिलमा ढुङ्गाहरू सानो सानो ढुङ्गाहरूले सिधा बारेर तेर्सो पारेर त्यसमा रोप्छौँ अथवा आँगनको भित्तामा पनि बाँसहरूले बार गरेर त्यसमा पनि सिजन सिजनको फुलहरू सयपत्री मखमली गोदावरीहरू अथवा भयो अरू पनि सिजनको रङ्ग बिरङ्गी फुलहरू फुलाउछौँ र अनि बाटोको डिलहरूमा पनि हामी यस्ता फुलहरू रोप्छौँ अनि पटमा पटमा राखेर पटमा केही प्लास्टिकहरूको गमलाहरूमा राखेर गमलामा फुलाउन सक्ने फुलहरू भयो सिजन सिजनको त्यस्तो फुलहरू हामी घरको बलेसीमा अथवा घरको उकालो चढ्ने ओरालो झर्ने त्यस्तो सिँढीहरूको छेउछाउमा लस्करै राखेर त्यसरी नै हामी फुलहरू रोप्छौँ